र अब मेरो सोचमा है मेरो भनाइमा चै कालिम्पोङ जिल्लामा चाहिँ अब एउटा साधारण रूपमा सबैले मानिलिने एउटा एटी परसेन्टले मानिलिने भनेको चाहिँ हाम्रो बडा दसैँ है बडा दसैँ हो यसमा अब यो भनेको त्यो दसैँ भनेको बडा दसैँ भनेको चाहिँ अब हामी एटी परसेन्टले मनाउँछौँ यो चाड चै बडा दसैँ हो यसमा चाहिँ अब बडा दसैँमा चाहिँ हामी एउटा शोभायात्रा फुलपाति गर्छौँ है नौ दिने नवदुर्गा भवानीको पूजा पाठहरू गर्छौँ होइन अनि यसमा नवदुर्गा भवानीको अन्तिम दिनमा पूजा पाठ गरेर मारहरू मार काटहरू गर्छ है यसमा दसैँ तिहार मनाएर हामी एउटा खुसी मनाउँछौँ यो एउटा हाम्रो एउडा संस्कृत एउटा रीति रिवाज अनुसार हामीले एउटा यो एटी परसेन्टले मनाउँछौँ यो चाडहरू तर हाम्रो हामी पनि एउटा जाति एउटा गोर्खा जाति आफ्नो विभिन्न प्रकारको अब जातीय चाडहरू छ जस्तै अब हाम्रो राइपा हामी राईहरू हाम्रो राइपा राईहरूको चाहिँ अब हाम्रो आफ्नै रीति आफ्नै रीति आफ्नै रिवाज है आफ्नै चाड छ यो चाडमा चाहिँ विशेष गरेर हाम्रो राइपाहरूले विशेष हाम्रो एउटा आफ्नो आफ्नो जातिको आफ्नो आफ्नो राइपाहरू हुन्छ है र हाम्रो जातमा चाहिँ राईले नै एउटा माङ्पाले हामीलाई मुन्धुमबाट है एउटा मुन्धुमी भाषाबाट उहाँहरूको मुन्धुमीहरूबाट हामीलाई एउटा हामी एउटा ठेट नेपालीमा भन्दा चाहिँ एउटा चिन्ता भनेर एउटा घरको रपजप गर्छौँ है त्यसमा एउटा वाबुकहरू लगाएर है उहाँहरूको थान थमेनाहरू बनाएर है दियोहरू बालेर ढोल ढ्याङ्ग्रो है थालहरू बजाएर है माङ्पाले हाम्रो एउटा संस्कृत एउटा झल्काउँछ त्यसरी झल्काउँछौँ है साकेवा पूजाहरू गर्छौँ उँभौली गर्छौँ उँधौली गर्छौँ हैन अब यो उँभौली उँधौली हामी राईहरूले चै हामी प्रायः राई मात्रै नभएर भुजेलदेखिन् लिएर छेत्री बाहुनदेखिन् लिएर है अरू अरू जनजाति अरू अरू जातिहरूले पनि उँधौली उँभौली भन्ने चाहिँ एउटा आफ्नै रीति रिवाज अनुसार चाहिँ गरेको र देखेको छु मैले है र विशेष हाम्रो राइपाहरूले चाहिँ त्यही हो त्यसरी चिन्ताहरू गरेर है अन्न बालीहरूको सहहरू ल्याएर है एउटा साकेवा पूजा उँभौली उँधौली पूजामा यसरी हामीले पूजा अर्चना गर्छौँ